हाम्रोमा अहिले स्पोर्ट्स सुज क्याजुवल सुज अफिस सुज स्ट्राइप लेस सुज सबै छ त कुन चाहिँ चाहिएको तपाईँलाई स्पोर्ट्स सुजमा स्पोर्ट्स सुजमा धेरै अप्सनहरू छ कुनै ब्रान्ड तपाईँले छान्नुभएको छ एडिडासको एडिडासको राम्रो छ एडिडासको तपाईँलाई कुन चाहिँ नम्बर चाहिन्छ होला सात नम्बरको एडिडासको स्पोर्ट्स सुज तपाईँले केही प्राइस रेन्ज राख्नुभएको छ

ए त्यो रेन्जमा तपाईँको लागि दुईवटा तीनवटा अप्सन्स् छ

एउटा छ ट्वेन्टी टू हन्ड्रेडको अर्को छ ट्वेन्टी फाइभ हन्ड्रेडको अन्त एउटा ट्वेन्टी थ्रीको छ हजुर कलरहरू याल्लो ब्ल्याक वाइट तीनवटा कलर अप्सन छ तपाईँको अन्त होम डेलिभेरी हुन्छ त होम डेलिभेरी हुन्छ तर होम डेलिभेरी तपाईँको एरियाको भन्नु त नाम अँ त्यहाँ म्याक्सिमम् तिन दिनभित्रमा आइपुग्छ तपाईँको जुत्ता हजुर पेमेन्ट हजुर हुन्छ डेलिभेरीको एक्सट्रा चार्ज लाग्दैन हाम्रो यहाँबाट फ्री डेलिभेरी हुन्छ हजुर कालिम्पोङमा खोल्नेवाला छौँ स्टोरहरू हजुर म तपाईँलाई सबै फोटो पठाउँछु अन्त कलर पनि तपाईँ आफै चुज गर्नुस् न त ल

ब्ल्याक कलरमै

हुन्छ त्यसो भए तपाईँ मलाई तपाईँको एड्रेस डिटेल्स दिनुहोस् म तपाईँलाई कन्फर्म गरिदिन्छु हजुर रिटर्न पोलिसी छ त दुई दिन एक दिनभित्रमै रिटर्न गर्नु पऱ्यो तर हजुर रिफन्ड रिफन्डको छैन रिटर्न मात्रै हुन्छ अन्त रिप्लेस हुन्छ अर्को जुत्ता पठाउँछ हजुर ड्यामेज छ भने रिटर्न हुन्छ ओके थ्याङ्क यू